स्वागत छ तपाईँलाई है तपाईँले आफ्नो परिचय साथसाथै तपाईँको परिवारको बारेमा हामीसँग साझा गरिदिनुहोस् न मेरो बिहा भएर आएको तेह्र वर्षमा बिहा भएको हो मेरो घरमा मेरो पाँचजना नातिनातिनी छ छोरीको दुईजना नातिनातिनी पनातिनीहरू दुईजना छन् मेरो छोरा एउटा छोरा नोकरी गर्दैछ बिहारमा मेरो छोरा एउटा घरमै छ बेकारी मेरो बुहारीहरू छन् बुहारीहरू नातिनातिनीहरू सबै छन् मेरो छोरा छन् एउटा छोरी छ जुवाइँ हुनुहुन्छ मेरो घरको परिवारमा मेरो नाम गोमा खड्का हो मेरो माइत अमब्योक हो अमब्योकबाट म सानैमा बिहा भएर आएको